मसँग कोहीबेला समय नभएको बेलामा चाहिँ म चाहिँ घरमा चाम्रे बनाउँने गर्छु चाम्रे चाहिँ हाम्रो नेपाली डिस हो फेमस डिस हो र त्यो अघाउँछ पनि किनभने त्यो राइसले बनिएको हुन्छ र मैले चाम्रे बनाउँदाखेरि चाहिँ के के सामग्री हाल्छु भन्दाखेरि चाहिँ पहिला म तेल हाल्छु तेललाई खऱ्याउने गर्छु र त्यसमाथि चामल हाल्छु चामल हालेर चलाउँछु त्योमाथि हर्दी नुन अनि अलिअलि मर मसला हालेर चाहिँ त्यसलाई चलाएर एकछिन दस पन्ध्र मिनटको लागिको लागि चाहिँ भाँडामा हो भने चाहिँ त्यतिकै छोपेर बसाल्ने गर्छु र सिटीमा हो भने चाहिँ दुई सिटी लगाएर पकाउँछु र त्यसलाई अझै स्वादिलो बनाउनु लागि चाहिँ म लसुनको अचार नभए डल्लेको अचार जेको अचार भए पनि बनाउने गर्छु लसुनको अचार बनाउनुको लागि चाहिँ टमाटर लसुन हालेर चाहिँ सिलौटोमा पिसेर चाहिँ त्यो दुईटा कम्बिनेसन चाहिँ राम्रो हुन्छ